दार्जिलिङ जिल्लामा मानिसहरूले दैनिक रूपमा समाना गर्नु पर्ने एउटा सबभन्दा ठुलो चुनौती चाहिँ हो त्यहाँको ट्राफिक किनभने जहिले पनि हामी जान्छौँ यति डरलाग्दो ट्राफिक हुन्छ किनकि त्यहाँको रोडै एकदमै सानो गुस साँघुरो भएको कारणले गर्दाखेरि एकमा त दुईटा गाडी क्रस हुन नै एकदमै साह्रो लाग्छ र बल्ल बल्ल जसोतसो दार्जिलिङमा पुगिन्छ तर गाडी राख्ने जग्गा पनि भेटिँदैन त्यहाँको त्यो यति डरलाग्दो कन्जस्टेट छ दार्जिलिङ जसले गर्दाखेरि मान्छे ओहोर दोहोर गर्दा पनि गाडीले कतै हिर्काउँछ कि भन्ने डर लाग्छ र अलिकति भएको खालि जग्गामा पनि त्यहाँनिर बेच बिखन गर्ने मान्छेहरू बसेका हुन्छन् त्याँनिर सामानहरू बेच बेच जसले गर्दाखेरि अजै डरलाग्दो त्यहाँनिर घुइँचो हुने गर्छ र मान्छे हिँड्नु त गाडी हिँड्नु त परै जावोस् मान्छे पनि क्रस हुँदाखेरि त्यहाँनिर ठोक्किएर गाडीले हिर्काउला कि जस्तो गरेर इजिली पास हुन नसकेर त्यस्तो खालको समस्या गरिरहेको छ म त्यस्तो समस्या परिरहेको छ र म चाहन्छु कि नेताहरूले चाहिँ यो जति पनि सबैभन्दा पैला त रोडलाई अलिकति बढाइदिने र ट्राफिकलाई स्पेसियल ध्यान दिने र जति पनि रोडको साइडमा त्यो बेच बिखान गरेर बसेको मान्छेहरूलाई हटाइदिने र उनीहरूको लागि कुनै एउटा अलग्गै कहीँनिर एउटा बन्दोवस्त गरिदिने जसले उनीहरूले आरामले बेच बिखन पनि गर्नु पाउने मान्छेहरू रोडमा आरामले हिँड्नु पनि पाउने गाडी पनि क्रस हुने यस्ता कुरा चाहिँ हामी नेताहरूबाट यो के अरे अपिल गर्न चाहन्छौँ कि यति कुरा चाहिँ तपाईँहरूले गरिदिनु भयो भने अलिकति दार्जिलिङमा मान्छेहरूले यो समस्या जुन चाहिँ भोगिरहनु भएको छ यो कम्ती हुनेछ